भारतमा धेरै धर्महरू छ तर पनि मलाई चाहिँ क्रिस्चियन धर्म धेरै मन पर्छ किन भने उनीहरू धेरै कठोर हुन्छ नराम्रो खानेकुराहरू खाँदैनन् अरूहरू कोही कोही हुन्छन् खाने तर आधी जस्तो चाहिँ प्रभुमा विश्वास गर्छन् अनि उनीहरूको धर्मलाई पुरा मान्छन् भारतमा धेरैवटा धर्म भएपनि भारतमा सबैजना मिलेर बसेका छन् सबै एक मिलमिलाप हुन्छन् सबै धर्मलाई एउटै दर्जा दिन्छन्